पशु पालनको लागि चाहिँ त्यसलाई एउटा गाई पाल्नु हो भने त्यसलाई एउटा गोठ बनाउनु पऱ्यो गोठको अघाडि त्यसलाई घाँस हाल्ने जग्गा बनाउनु पऱ्यो त्यसको फेरि मल फ्याँक्नुको लागि गोठको मुनिल्लोपट्टि खाल्डा खनेर जग्गा बनाउनु पऱ्यो गाई पाल्नुको लागि अलिक साह्रो त साह्रै छ बिहानै उठेर घाँस काट्नु पऱ्यो गाईको बच्चा भएको छ भने यसलाई दुध दुहुनु पऱ्यो टाइमली बच्चालाई दुध खुवाउनु पऱ्यो बिहान बेलुकाको दुध दिनु पऱ्यो दुध दुहुनुपऱ्यो अन्त त्यसलाई फेरि बिमारहरू भयो भने हामी चाहिँ त्यो केही बिमारहरू भयो खुट्टा खुट्टा दुख्ने बिमार भयो भने चाहिँ एक साल पुरानो मकैको घाँसहरू दिन्छौँ या त भेटनेरी डाक्टरसँग फोनबाट बात गरिओरी इन्जेक्सनहरू हाल्छौँ अन्त त्यो गाईलाई अलिक राम्रो ज्वरोहरू आयो भने पनि यसो ज्वरोको दवाईहरू पनि बाँसको चोङ्गेद्वारा चोङ्गे बनाइवरी खुवाउछौँ र त्यसलाई हेरचाह बिहान एकपल्ट दाना दिनुपर्छ दिउँसो एकपल्ट पानी दिनुपर्छ फेरि गाभिनो भएपछि त्यसलाई नौ महिनासम्म राम्रो राम्रो घाँस दाना दिएर राख्नुपर्छ बच्चा भएपछि झन् राम्रो घाँस दाना मकैको च्याख्लाहरू पकाएर भुसहरू पकाएर दिनुपर्छ र पिना र फिडहरू ल्याएर दियो भने चाहिँ दुध पनि बिहान बेलुकी छ छ लिटर जस्तो दुध दिन्छ एउटा गाईले पाल्नु सक्यो भने चाहिँ अब दसवटा जस्तो पाल्नु सक्यो भने त घरको खानेको लागि पनि सबै कार्यक्रमहरू चाहिँ गाईको दुध बेचेरै पनि भइहाल्छ र अब बुढो बुढेसकाल लागेपछि चाहिँ सक्दैन यङ जेनरेसन यङ केटाहरूले चाहिँ अब त्यसरी गऱ्यो भने गर्ने गाई साई पाल्यो भने कतिजनाले त त्यही खेती त्यही गाई कुखुरा सबै पालेर नै जीवन व्यतित गरिरहेको हुन्छ बस्तीतिर त यहाँ चाहिँ अब बजारको ठाउँमा गाई पाल्ने जग्गा पनि हुँदैन बजारमा अब बजारतिर त गाई पाल्ने जग्गा पनि हुँदैन फेरि यहाँ सम्भव पनि छैन अरू जग्गातिर चाहिँ अब बस्तीतिर चाहिँ अब जग्गा हुन्छ तर ठन्डा फ्री छोडिदिए पनि हुन्छ बारीतिर त्यहीँ घाँस खाएर त्यहीँ मल हगेर बारीमा खेती किसान पनि राम्रो हुन्छ भनेर चाहिँ मलाई चाहिँ त्यतिसम्म चाहिँ ज्ञान छ